हेलो हेलो हजु हजुर ए तपाईँ को बोल्नु भएको होला तपाईँको शुभ नाम ए तपाईँ बोल्नु भएको हो ए हजुर हजुर हो नि यो गोदुनिसले गर्दैछ नि यो एकाङ्की प्रतियोगिता हुन्छ नि ए यो गोदुनिसको त्यसको निम्ति चाहिँ मैले लेखेकी थिएँ अनि अस्ति बुझाएको पनि थिएँ अनि त्यो चाहिँ त्यसमा चाहिँ अब हामीले मञ्चन नै गरेर देखाउनु पर्छ अनि तपाईँबारे मलाई जानकारी आयो तपाईँहरूको गुरुआमाले भन्नु भयो कि यता कलेजबाट अनि त्यही भएर मैले तपाईँलाई पनि लिन निर्णय गरेँ पनि हुन्छ तपाईँ गर्न हुन राजी हुनु हुन्छ नाटक चाहिँ यो नाटक चाहिँ तपाईँले छोराको अभिनय गर्नु पर्छ छोराको चरित्र होइन तपाईँको पात्र छोराको छ अनि यो चाहिँ एउटा सामाजिक नाटक भनौँ न दार्जिलिङको अहिले अब हाल कस्तो किसिमको छ दार्जिलिङको परिवेश त्यो नै लिएर लेखिएको छ हामी एक पल्ट बसेर त्यो कथानकहरू सब म तपाईँलाई बताउँछु नि कतै भेट गरेर हुन्छ सबजना नै कलाकारहरूलाई सब एक ठाउँ भेला भएर त्यसो गऱ्यो भने सजिलो पर्छ होला कहिले भन्दा यो आइतवार तपाईँलाई छुट्टी छ नि होइन आइतवार त छुट्टी हुन्छ हजुर हजुर हामी पनि छुट्टी आइतवारको दिन मिलाउँदा हुन्छ मेरो यता घरमा बासस्थानमा नै म आउनु हुने भयो भने सुविधा हुने थियो सबजनालाई त्यसै भन्छु म हजुर हजुर ए त्यो चाहिँ मैले अब दार्जिलिङको अब दार्जिलिङको जुन छ दार्जिलिङेपना त्यसलाई नै झल्काउनका लागि चाहिँ अब त्यस्तो किसिमको नै राखेकी छु अब झर्रा शब्दहरू को जुन किसिमले बोलिन्छ नि जसरी अब पहिला दार्जिलिङमा मञ्चित नाटक चर्चित नाटक अनि देउराली रुन्छहरूतिर हामी मन बहादुर मुखियाको त्यो नाटकतिर हेऱ्यौँ भने अथवा लक्षमण श्रीमलको तिन दिशा मोहन पुकारको नाटकहरू हामी जुन छ जुन त्यो पाठ्यक्रमतिर पनि हालिएको छ एनबियुको त्योहरू नाटकतिर हेऱ्यौँ भने पनि अब दार्जिलिङको परिवेश झल्काएको त्यस्तो ठेट शब्दहरूको प्रयोग छ अनि मैले पनि त्यस्तो किसिमको नै छ अहिलेको अब आधुनिक छोराहरू कस्तो बोल्छन् त्यस्तो किसिमको तपाईँले चाहिँ अब गर्नु पर्छ निभाउनु पर्छ हजुर हजुर अहिले दार्जिलिङमा जुन किसिमको हामी विसङ्गति देख्छौँ नि त्यसलाई नै झल्काएको छ तपाईँले चाहिँ त्यही त्यस किसिमको छोराको रोल गर्नु पऱ्यो अब तपाईँले त्यो अलिक मानसिक रूपले पनि तयारी गर्दै गर्नु होस् त्यस्तो किसिमको छोरा अब अहिले को परिवेशमा कस्तो हुन्छन् त छोराहरू होइन त्यस्तो ए हजुर होइन होइन तपाईँहरू कलाकार हुनु हुन्छ र नै हाम्रो त्यो नाटक पनि मञ्चन हुनु पाउँछ हजुर ए हजुर त्यो प्रतियोगिता हो त्यही भएर अरू नाटककारहरूले पनि आ आफ्नो टोली लिएर नाटक लिएर आउँछन् नि हुन्छ हुन्छ आइतवार हुन्छ हुन्छ आइतवार आउनु होस् न हुन्छ